हेलो हजुर हो त बहिनी हजुर ए हजुर बहिनी के चाहिन्थ्यो होला है छ त अहिले त मेरोमा फ्रेस फ्रेस फलहरू आएको छ हो हजुर भन्नुहोस् अहिले मेरोमा अब केरा छ आइफल छ हो अनि यो उयोहरू छ के भन्छ अङ्गुरहरू पनि छ नरिवल सुक्खा नरिवल पनि छ काँचो नरिवल दुईवटै छ हो मौसमी छ धेरै छ बहिनी के के चाहिएको थियो होला है बहिनीलाई हजुर हजुर हजुर हजुर मेवा पनि छ त बहिनी मेवा एकदमै फ्रेस आएको छ मेवा पनि छ मेवा छ हजुर उखु पनि छ हो हजुर मेवा चाहिँ तपाईँको पचास रुपियाँ केजी छ हो यहाँ लोकलै मैले राखेको हो हजुर केरा सत्तर रुपियाँ दर्जन छ बहिनी एप्पल दुई सय रुपियाँ केजीको पनि छ तिन सौ रुपियाँ केजीको पनि छ अङ्गुर अहिले पचास रुपियाँ पावा भएको छ बहिनी हजुर हजुर तपाईँलाई भने म सबै मलाएर नि पूजातिर लाने हो भने सबै मिलाएर म दुई सौ तिन सौको सबैलाई मिलाएर पनि एउटा बनाइ दिनसक्छु नि प्याकेट बनाइ दिनसक्छु नि बहिनी उ त्यसरी पनि लान्छ नि सबैबाट एक एकवटा दुई दुईवटा मिलाएर कि केराहरू यो एप्पल मौसमीहरू सबै मिलाएर म दुई सौ रुपियाँको जस्तो बनाइदिनु नि सक्छु त्यसरी पनि बना बनाएर हजुर हजुर बहिनी हजुर

हजुर हुन्छ बहिनी हुन्छ ए हुन्छ बहिनी हुन्छ तपाईँ कति बेला आइपुग्नु हुन्छ होला हजुर हजुर हुन्छ बहिनी हुन्छ तपाईँ आउनुहोस् न म नै हुन्छु कि हजुर हजुर म लेख्दैछु भन्नुहोस् त के के केरा कति दर्जन हजुर त्यो हजुर हजुर हजुर मलाइदिन्छु हजुर त्यो पनि हुन्छ हजुर हजुर केरा अङ्गुर मेवा है मेवा एप्पल हजुर हजुर दारिम दारिमलाई मिलाएर यो दारिमहरू हाल्दा चाहिँ मलाई अलिकति उयो हुन्छ होला के बहिनी म अढाई सौ जस्तोको बनाइदिन्छु नि ल यसमा चाहिँ हुन्छ हुन्छ बहिनी हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ